हाम्रो यहाँ हेल्थ कार्डहरू बनिएको त छ तर धेरैजनाको बनिएको छ हाम्रो चाहिँ बनिएको छैन मेरो बनिएको छैन मैले बनाएको छैन हेल्थ कार्ड बनियो भन्ने निकै सुबिस्ता छ धेरै सुबिस्ता छ भनेर त सुनेको हो छु देखेको पनि छु मान्छेहरूले इलाजहरू धेरै ठुलो ठुलो बिमारीहरू हुँदाखेरि इलाजहरू पाउनुको लागि त्यसमा धेरै सहयोग हुँदो रहेछ त्यो चाहिँ थाहा छ तर मैले बनाएको छुइनँ अगाडि बनाएको थियो काम लागेन त्यही कारणले आज कल बनाएको छैन मैले अरू अब के केमा काम लाग्छ के केमा उयो लाग्छ त्यो त थाहा छैन त्यति तर अब मान्छेहरूले सुनेको हेल्थ कार्ड छ भने धेरै सहयोग हुन्छ अनि के अरे दबाई बिरुवाले फ्रिमा उयो हुन्छ इलाज हुन्छ भनेर भन्छ मलाई त थाहा छैन त्यति मैले बनाएको छुइनँ त्यसै कारणले थाहा छैन त्यति हेल्थ कार्डको विषय लिएर जति जाने त्यति चाहिँ मैले भने